हेलो गुड आफ्टरनुन भाइ ए ए हजुर हजुर मलाई चाहिँ उयो के पो घरहरू चाहिएको थियो कि

ए हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर नानी हेर्ने

ए हजुर हजुर हजुर हजुर ए हजुर हजुर बुढाबुढी हेर्ने हो छ नि मेरो घरमा पनि एज बार भएको बुढाबुढी हुनुहुन्छ है उहाँको लागि पनि मलाई चाहिएको छ नि यस्तै नाइन्टीहरू पुगेको छ हौ ए यसो अब यसो काम गर्नुसक्ने बाजे बोजूलाई दवाईहरू उयो गर्नुसक्ने अलिकति पढेको है हजुर अलिअलि अब मतलब दवाईहरू दिनुपऱ्यो कोही कोहीबेला होइन दवाई दवाईको नाम पढ्नुसक्ने अब यसो टोइलेटतिर लानुसक्ने हजुर हजुर हजुर हजुर ए बोजूलाई बोजूलाई

हजुर हजुर लेडिसै हुनुपऱ्यो अन्त

हजुर हजुर हजुर हजुर हजुर हजुर यसो खानापिना पकाएर खुवाउनु सक्ने हो हजुर हो त्यस्तो चाहिएको अन्त भाइ तपाईँले कतिसम्म लिनुहुन्छ अब मतलब अब तपाईँले भन्दा चाहिँ हजुर हजुर ए पाँच हजार हो नि अहिलेको अब यस्तो महँगाईमा है हजुर हो नि हो नि हजुर मान्दैन हजुर हो नि हो नि

ए हजुर हजुर हजुर हजुर ए हजुर हजुर हजुर त्यो त अब आजकल त अब चाहिन्छै अब हजुर ए हवस् हवस् हवस् हवस् हवस् हवस् हवस् थ्याङ्कयू हवस् हुन्छ हुन्छ हुन्छ